खाना पकाउनु भन्दा चाहिँ मलाई पहिला चाहिँ के मा उयो हुन्छ भन्दा चाहिँ चुल्हामा पकाएको चाहिँ धेरै मिठो लाग्छ क्या किनभने त्यहाँ चुल्हामा पकाएको चाहिँ के हुन्छ भने कम्ती आँचमा टक्कै माटोको भाँडामा मासुहरू पकाउँदा भातहरू पकाउँदा पानीहरू तताउँदा एकदमै त्यो धुवाँ गनाको उयोहरू आउँदा चाहिँ एकप्रकारको अर्कै स्वाद होइन राम्रो मिठो हुन्छ ग्यासहरूतिर पकाएको भन्दा चाहिँ चुल्हामा पकाएको चाहिँ धेरै मिठो हुन्छ क्याउ जसमा कि अब रोटीहरू पोल्नु भने तपाईँको होइन रोटीहरू पोल्दा अब के हुन्छ भने ग्यासमा त अब तवा उयो गर त्यहाँबाट फेरि तवामा सेक त्याँबाट फेरि त्यहाँबाट ग्यासको आँचमा राख अब ग्यासको भने पछि त ग्यासमा त अब धेरै कुरोको क्यामिकलहरू यता उता भएर चाहिँ रोटीहरू खानु पनि त्यसमा तै अलिकति स्वास्थ्यको लागि पनि राम्रो हुँदैन चुल्हामा भनेपछि तै के हुन्छ भने भु भुप्रोमा रोटीहरू पोल्दा पुकपुक फुल्लेको त्यस्तो अब त्यसमा कुनै अब स्वास्थ्यलाई कुनै हानी नै पुऱ्याउँदैन त्यसले चाहिँ जसमा कि अब त्यो खाँदा यो हुन्छ नि ग्यासतिर पकाएको त अब के के बिमारीहरू निक्लिने हुन्छ तर चुल्हामा पकाएको चाहिँ धेरै उयो नै हुन्छ राम्रो हुन्छ र मलाई तेस्मा तै चुलामा पकाको तै धेरै मिठो लाग्छ